एक हजार पाँच सय पच्पन्न पच्पन्न हजार पाँच सय पचास एक लाख नब्बे हजार दुई सय पाँच लाख अस्सी हजार तिस नौ लाख निनानब्बे हजार